बिहान चाहिँ हामी रोटी सब्जी खान्छौँ दिउँसो चाहिँ भात दाल सब्जी कोही बेला मासु अचार खान्छौँ बेलुका चाहिँ अब कोही बेला आलु पराठा थुक्पा आलु मोमो चाउमिनहरू त्यसरी खान्छौँ हामी